हेलो को बोल्नुभएको होला नि तपाईँ कुन रुमबाट बोल्नुभएको म होटलको स्टाफ बोलिरहेको थिएँ यहाँ ए दुई सौ दुई रुमबाट बोल्नुभएको भन्नुहोस् न किन फोन गर्नुभयो ए हजुर दार्जिलिङबाट आउनुभएको दाजुभाइ ए दाजु र भाउजू हुनुहुन्छ नि त्यो अ अघि प्रशान्त भाइले ल्याएको है ए केको लागि फोन गर्नुभएको थियो खानाको लागि होला खाना तपाईँको अर्डर अनुसार हुन्छ तपाईँको बेलुका भात मासु पनि पाउँछ चाउमिनहरू अर्डर गर्नुभयो भने पनि हुन्छ ए चाउमिन लिनुहुन्छ हुन्छ बनाइदिन्छु नि चाउमिन केही छैन चाउमिन केको लिनुहुन्छ होला नि तपाईँले ए हुन्छ हुन्छ चिकन चाउमिन हुन्छ फुल प्लेट बनाइदिनु दुईवटै सुपहरू पर्छ कि पर्दैन चाउमिनसँग अरू केही लिनुहुन्छ कि तपाईँले ससहरू लिनुहुन्छ कि अचार पठाइदिनु कि टिमुरको अचार पनि छ हाम्रोमा ससहरू पनि छ हुन्छ सस पठाइदिन्छु नि ए हुन्छ हुन्छ भाउजू सबै पठाइदिन्छु हामी तपाईँहरू यहीँ आएर खानुहुन्छ कि तल आएर खानुहुन्छ कि रुममै पठाइदिनु हुन्छ हुन्छ म रुममै पठाइदिन्छु भाइलाई पठाइदिन्छु कि तर एकछिन टाइम लाग्छ है तपाईँहरू खै बेलुका कति बजी खानुहुन्छ हाम्रो यहाँ आठ बजी सम्म चाहिँ तयारी हुन्छ त्यही आठ बजीसम्म चाहिँ म पठाइदिन्छु नि भाउजू ल हुन्छ चाउमिन तपाईँको ताततातै हुन्छ यहीँ हामी बनाउँछ कि बाहिरबाट मगाउँदैन होटलमै बनाउँछ हामी अन्त यो भाइलाई हजुर हुन्छ भाउजू म चाउमिन पठाइदिन्छु नि तपाईँलाई प्याक गरेर पठाइदिन्छु नि ल अन्त ससहरू पनि पठाइदिन्छु त्यो भाइलाई तपाईँले अलिकति टिप्स चाहिँ दिनुहोस् न तपाईँले भाइलाई पचास हुन्छ पचास साठी रुपियाँ चाहिँ दिनुपर्छ विचरा ल सर्भिसिङ सर्भिसिङ चार्ज जस्तो हुन्छ भाउजू हुन्छ